मैले महत्वपूर्ण निर्णय लिनु परेको चाहिँ क्लास टेनमा थियो जब चाहिँ मैले आफुभन्दा जहिले नि अरूलाई फर्स्टमा राख्थेँ तर त्यस्तो चाहिँ कहिले गर्न हुँदैन रहेछ अन्त आफुलाई चाहिँ नि जहिले पनि अरूको बारेमा नसोचेर चाहिँ आफ्नो बारेमा चाहिँ अलिकति सेल्फ लभ हुन्छ त्यो चाहिँ गर्नै पर्दो रहेछ नभए म चाहिँ जहिले पनि आफुलाई गिभ अप गरी गरी चाहिँ अरूलाई उयो गर्थेँ त्यसो चाहिँ गर्नु हुँदैन रहेछ अन्त मैले आफ्नो आमा बाबाहरूलाई कति रूवाए त्यसमा अन्त मैले धेरै गल्तीहरू गरेँ त्यो गल्तीहरू हेरेर त मेरो आमा बाबाले मलाई माफ गरे पनि त्यो माफी चाहिँ हुँँदैन अन्त आमा बाबाले जति आमाले चाहिँ धेरै गरेको छ मेरो लागि आमाले जत्तिको त मेरो कसैले पनि गरेको छैन आफ्नो आमालाई आमाले हामीलाई धेरै गल्तीहरू गरेका देखेका सुनेका छन् तर पनि आमाले चाहिँ मलाई अब गालीहरू गर्नुहुन्छ तर पनि मैले आमालाई पनि कति उयो गरेँ अन्त मैले यसमै चाहिँ आफ्नो आमा बाबालाई चाहिँ कहिले पहिले राख्दिनँ मैले क्लास टेन उता चाहिँ जब आफ्नो एडल्ट उयो उयो हुँदा ठुलो हुँदै जाँदाखेरि चाहिँ आफुले आफ्नो बारेमा र आफ्नो फेमिलीको बारेमा सोच्ने त्यस्तो आउँदाखेरि चाहिँ मैले थाहा पाएँ कि अरू मान्छेले जेसुकै भन्दा पनि हुँदो रहेछ आफुलाई मन परेको उयो गऱ्यो भने चाहिँ अरूले भनेको चाहिँ फरक नै पर्दैन अन्त जब मैले आफ्नो र आफ्नो आमा बाउको उयो गरेर मैले सोचेँ मान्छेले मेरो बारेमा पुरै भनेको थियो मेरो आमा बाबालाई तर पनि मैले के मलाई आमा बाबाले के पनि भन्नु भएन मलाई अब उनीहरूले मानिसहरूले जे पनि भन्दा पनि मलाई चाहिँ अब विश्वास चाहिँ गर्नुहुन्छ तर पनि अब आफ्नो आमा बाबालाई चाहिँ मैले त्यस्तो उयो चाहिँ गर्नु थिएन